हेलो हजुर भन्नुहोस् न हजुर म दावा बहिनी हौ हजुर हजुर ए आउनुहोस् न तपाईँलाई कस्तो जग्गा अब घुम्नुहुन्छ अब कस्तो कस्तो जग्गा सबै जग्गा छ अब पुरानो पुरानो जग्गाहरू पनि छ अहिले नयाँ बनिएको जग्गा पनि छ हो अन्त अब पुरानो पुरानो चाहिँ अब जस्तो गुम्बाहरू दुर्पिन गुम्बाहरू धाम भयो बर्मेक धामहरू छ अन्त यो कफेर डाँडाहरू पुरानो छ अब नयाँ नयाँ नयाँ होमस्टेहरू घुम्ने त्यो सिनहरू देख्ने पनि छ हो थुप्रो छ जग्गा तपाईँले टाइम एक हप्ताहरूको टाइम लिएर आउनुहोस् न टाइम चाहिँ फेरि आज आयो अँ भइहाल्छ टाइम त अब तपाईँ कति दिन बाद कहिले अब यता आउनुभएको छैन हो आउनुहुँदैछ भने त भइहाल्छ टाइम त हो अन्त तपाईँले अब टाइम चाहिँ लिएर आउनुपऱ्यो घुम्नुको लागि चाहिँ किनभने अब एक दिन बस्यो फर्किने चाहिँ भ्याउँदैन घुम्नु हो हुन्छ हुन्छ तपाईँ आउनु अघिल्लो दिन हामी भोलि हिँड्छु भनेर भन्नुहोस् न त्यो सबै भइहाल्छ हो तपाईँलाई चाहिँ अब कस्तो जग्गा चाहिँ कस्तो जग्गा चाहिँ घुम्नु चाहेको पुरानो जग्गा कि अब अहिले नयाँ बनिएको जग्गा

होइन भइहाल्छ मान्छ नि ऊ त्यस्तो छैन हो के रे मेरोमा के रे आउँदा त्यस्तो केही प्रब्लम हुँदैन कि तपाईँलाई अब तपाईँले भनेँ त मैले जग्गाहरू थुप्रो छ घुमेर नि खासमा चाहिँ एक हप्ता पनि सक्दैन तर अब अहिलेको पुरानो पुरानो जग्गाहरू घुम्नुहोस् हो त्यहाँदेखि फेरि आएर बादमा आएर नयाँ बनिएकोहरू घुम्दा पनि हुन्छ नि तपाईँ कालिम्पोङ आउनु रिजर्भ त्यहाँ बजारसम्म आउनुहोस् न त्यहाँदेखि आएर चाहिँ भन्नुहोस् न तपाईँ आउने प्लान फिक्स भयो हो तर अघिल्लो दिन नै फोन गर्नुहुन्छ तर भोलिपल्ट भोलिपल्ट पनि कल गर्नुहोस् न ल

हजुर हजुर हजुर हजुर हुन्छ दिदी हुन्छ हुन्छ हुन्छ